भाइ अस्ति मैले तिमीलाई गाडी भनेको थिएँ र मैले अर्कै गाडी मिलाएँ तिमीलाई मैले अस्ति पैसा जो दिएको थिएँ त्यो मलाई विथड्र चाहियो वापस चाहियो त्यसले गर्दाखेरि तिमीले मलाई जसरी भए पनि फिर्ता गर्नुहोस् गुगल पेबाट भए पनि जसरी भए पनि फिर्ता गरिदिनुहोस्